म चाहिँ एउटा क्रिस्टियन परिवारबाट सम्बन्धित छु है र म एभ्री सन्डेहरू चाहिँ चर्च जान्छु र चर्चमा गएर हामी गीतहरू गाउँछौँ है मेरो गाय गायन चाहिँ त्यहीँबाट नै स्टार्ट भयो है र मेरो अब मैले त्यो डेली त्यो डेली सन्डे सर्भिसहरूमा गीतहरू गाएकोले गर्दाखेरि मेरो मतलब त्यो स्वरहरू खोलिएर गयो र मैले त्यो गीतहरूबाट मैले रुचि भयो है अनि मैले गीतहरू गाउन सकेँ अनि म चाहिँ के भन्न चाहन्छु भन्दाखेरि अब जसले गीतहरू गाउँछ होइन बिहान उठेर हामीले त्यो रियाजहरू गर्नुपर्छ गीतहरू सिक्नुपर्छ अनि बिहानै उठेर हामीले त्यो फर्स्ट सा रे ग म पहरू हामीले त्यो भन्नुपर्छ त्यो सुर लयहरू हामीले हाई स्केल लो स्केलहरू कसरी गाउनु पर्ने हो त्यो कुराहरू हामीले सिक्नपर्छ है अनि हामीले त्यो कुराहरू हामीले जीवनमा त्यो लाउन सक्छौँ